हिजोअस्तिको कुरा हो म चाहिँ घरमा शनिबार बसेर मङ्गलबार नआउनु भन्ने कुरा सुनेर चाहिँ घरमा नबसेर चाहिँ उता काकीहरूकोमा सुत्न गएको थिएँ है र मेरो हजुरआमा हजुरबुवा चाहिँ काकीहरूसँगै बस्नुहुन्छ र म चाहिँ कस्तो खालको मान्छे छु भने राति कसैले अलिकति हल्ला गर्यो भने पनि उठिहाल्ने एकदम उठिन उठेर फाटाक फुटुक के हो के भइरहेको छ वरिपरि हेरेर काम गरिहाल्ने त्यस्तो खालको मान्छे हो तर त्यो दिन चाहिँ के भयो भन्दाखेरि म उता सुत्न गएँ त्यहाँ हामी चाहिँ बाहिरपट्टि हलमा सुतेको थियौँ म र मेरो बहिनी चाहिँ अन्त ठुलोबाबा ठुलोआमा चाहिँ भित्र आफ्नो कमरामा हुनुहुन्थ्यो अन्त तिन बजे बिहान चाहिँ मेरो निद्रा खुल्यो है र निद्रा खुलिँदा चाहिँ मैले तिन त बजेछ भनेर फेरि सुतौँ त भनेर सुत्न सुत्नु खोजिरहेको थिएँ र त्यति बेलै म भित्रबाट हजुरबाबा चाहिँ निस्किएको मैले देखेँ तर त्यस्तो दिमागमा त्यस्तो केही ध्यान दिइनँ निस्किएको चाहिँ देखेँ है तर सोचेँ उहीँ बाहिर जानुलाई निस्किनुभएको होला भनेर र त्यस्तो हुँदाखेरि चाहिँ एकछिन पछि हजुरआमा पनि पिच्छे पिच्छे निस्किनुभयो त्यहाँदेखिन् मैले अचानक आवाज सुनेँ बाहिरबाट अलि राम्ररी हिँड्नुस् न तपाईँ त लड्नु पो खोज्नुहुँदै छ त हो राम्ररी हिँड्नुस् न खोइ यहाँ पक्रिनुहोस् त हरू भनेको आवाजहरू सुनेँ है र म एकछिन चाहिँ सुनेर चाहिँ अत्तालिएँ अत्तालिएर बाहिर जाँदा चाहिँ के देखेँ भन्दाखेरि चाहिँ हजुरआमाले चाहिँ हजुरबाबालाई पिच्छेबाट पक्रिरहनु भएको रहेछ हजुरबाबाले लड्नु लड्नु खोज्नुभइरहेको रहेछ त्यो देखेर त एकदमै म त तर्सिएँ अत्तालिएँ तर्सिएँ अन्त के गर्नु गर्नु भएर चाहिँ हुन्छ नि तल त्यहीँ तल मुनि काकीहरू सुतुरहनु भएको थियो उहाँहरूलाई नउठाएर चाहिँ मैले के गरेँ भन्दा घरमा फोन गरेँ घरमा फोन गरेर बाबालाई के भन्छ बिमारी हुनुभयो हजुरबाबा त तपाईँ चाहिँ झट्टै आउनु पर्यो भनेर बाबालाई फोन गरेँ अब मेरो दिमाग नचलेको है कस्तो अब तलनिर काकी सुतिरहनुभएको छ काका सुतिरहनुभएको छ उहाँहरूलाई फोन नगरेर घरमा फोन गर्ने दिमाग चल्यो त्यहाँदेखिन् फेरि यसो सम्झिएँ ला बाबा त आउनु त बोलाएँ तर छिर्नु चाहिँ कहाँबाट छिर्नुहुन्छ है गेट लगाएको होला त्यहाँबाट मात्रै अलिकति दिमाग खुलिएर म चाहिँ गएँ काकीलाई फोन गरेँ काकालाई फोन गरेँ दैलो खोल्नु लगाएँ र दैलो खोलेर चाहिँ बाबा आउनुभयो त्यहाँदेखिन् चाहिँ हामी सबैजना चाहिँ तिज मनाउनु लागि थुप्रिएको थियौँ खासमा चाहिँ फुपू पनि हुनुहुन्थ्यो बहिनी पनि थियो त्यहाँबाट चाहिँ रातिउँदो चाहिँ अब बिमारी हुनुभयो ला के गर्नुपर्ने हो भनेर चाहिँ हामी सबजना ठुलोबाबाको हजुरबाबाको वरिपरि बस्यौँ भरे हजुरबुवालाई चाहिँ हजुरबाबालाई ठुलाबाबा चाहिँ के भएको रहेछ भन्दाखेरि चाहिँ तिजको दरको ढकने खाएको चाहिँ ग्यास्ट्रिक भएको रहेछ है ग्यास्ट्रिक भएकोले गर्दा चाहिँ उहाँको प्रेसर अलिकति हाई भएछ त्यस्तो हुँदा चाहिँ उहाँले केही पक्रिनु पनि नसक्ने छुनु नसक्ने राम्ररी उभिनु नसक्ने हुनुभएको रहेछ त्यहाँबाट हामीले दबाईहरू दियौँ बाबा काकाहरू मिलेर लुगाहरू चेन्ज गरिदिनुभयो ठलोबाबाको अनि अब ठुलोबाबालाई अलिकति शान्ति भएर अलिकति सन्चो भएर चाहिँ फेरि अब फेरि आफ्नो आफ्नो घरतर्फ आफ्नो आफ्नो बिस्तरातर्फ लाग्यौँ सुत्नुलाई एक घन्टा भए पनि सुतौँ न है भनेर र यो चाहिँ एउटा अविस्मरणीय घटना नै भनौँ न है अनएक्सपेक्टेड र जुन चाहिँ चाहिँ म बिर्सिनु पनि सक्दिनँ किनभने धेरै अत्तालिएँ है म त्यो दिन डर पनि लाग्यो ला बुढो हुनुभएको हजुरबाबा भनेर डर पनि लागेको थियो त्यसै भएर